बाहिरको होटल र ढाबामा के खान रुचाउँछु भन्दाखेरि चाहिँ त्यही त हो अब फास्ट फुडहरू चाउमिन भयो मोमो भयो चिल्ली चिकन भयो लेग पिस चिकन लेग पिस भयो त्यस्तै त खानु रुचाउँछु अब खाना त अब घरमा पनि पाइन्छ नि त अब जहिल्यै तहिल्यै पाकिरहेको हुन्छ खाना अब त्यही भएर बाहिरतिर अब गएपछि होटलहरूतिर जाँदाखेरि चाहिँ मलाई खानाहरू चाहिँ खानु मन लाग्दैन त्यही हो फास्ट फुड बर्गर यस्तैहरू खानु रुचाउँछु अब किनभने अब त्यो खाना खाना खाँदाखेरि चाहिँ अब डेली अब घरमा खाना खान्छ नि त त्यही भएर मलाई खाना चाहिँ खानु मन लाग्दैन त्यही हो होटल ढाबातिर खाना खानु पऱ्यो भने खाना खाजा खानु पऱ्यो भने चाहिँ त्यही त्यस्तै मनपर्छ मलाई